हजुर ए हजुर तपाईँले चै कति बेला मगाउनु भएको थियो ए हजुर किन प्रबलम चाहिँ के थियो होला

ऐ होइन तपाईँले हाम्रो क्यानटिन स्कुल र कलेजको छेउ पर्छ कि अन्तखेरि त्यो दुई बजितिर त नानीहरूको पनि लन्च ब्रेक भएर चाहिँ हामीलाई अलिक हतारै हुन्छ अन्तखेरि मेरो काम गर्ने स्टाफहरूले अलिकति मिस्टेक गरिदियो होला है तपाईँ त्यस्तै प्रबलम भयो भने अर्को पठाइदिऊँ त हजुर ए हजुर दाजु हजुर हजुर रिसाउनु चाहिँ नरिसाउनुहोस् है हामी त्यसको लागि हामी तपाईँलाई माफी माग्छौँ है मेरो स्टाफहरूबाट गल्ती भइहाल्यो अब यस्तै छ हतार हुन्छ होइन तपाईँले अरू केही मगाउनु चाहानुहुन्छ भने भन्नुहोस् न म तपाईँकोलाई अलिकति डिस्काउन्टहरू दिएर म तपाईँलाई ट्वेन्टी फाइभ पर्सेन्ट डिस्काउन्ट दिएर म तपाईँलाई त्यही खाना राम्ररी पकाएर राम्ररी सजाएर तपाईँलाई म पठाइदिन्छु नि अन्त